यस्तो अब फोनहरू फुट्यो ओर्यो बिग्रियो भने हामी अब हाम्रो बजार छ यहाँ छेउमै कालचिनी त्यहाँ जानु पर्छ स्कुटीमा बाइकतिर गयो भने हुन्छ अनि त्यस्तो अब अलिअलि फोनमा केही प्रबलमहरू भयो भने त हामी आफै पनि बनाउनु सक्छु म आफै पनि गरिहाल्छु अनि साथीहरूले पनि हेरिदिन्छ अनि अब ह्याङहरू हुन्छ फोनहरू अनि कोही बेला टेम्परहरू फुट्छ त्यतिखेर चाहिँ हामी अब जानु पर्छ बजारमा अनि त्यतै साइबर ए त्यो फोन बनाउने जग्गातिर गएर बोल्छ ए मतलब बनाइदिन्छ त्यहाँ मान्छेहरूले अनि त्यही हो